मेरो नानी चाहिँ मेरो छोरी छ है छोरीको नाम चाहिँ मनिषा राई हो ऊ चाहिँ क्लास टेनमा छ सेक्सन डी हो ऊ चाहिँ सप्तश्री ज्ञानपीठ पढ्छ है र स्कुलको बारेमा भन्दा त राम्रै छ स्कुलमा जति उनीहरूको पढाइहरू अब यो चाहिँ तपाईँले सोध्नुभएको क्वेसनमा चाहिँ अब नानीहरूमाथि नै डिपेन्ड गर्छ अनि नानीहरूले यहाँबाट राम्रो एडुकेसनहरू लिएर उनीहरूले त्यो राम्रोसँग त्यसलाई युटिलाइज गर्नसक्यो भने इन फ्युचर बाहिर गएर कम्पिटिसन त अभियसली गर्नैसक्छ तर त्यो चाहिँ अब नानीमाथि डिपेन्ड छ अब नानीले राम्रोसँग गरेर उनीहरूले बाहिर कम्पिट गर्नसक्यो भने अरू नानीहरूसँग जस्तो अब प्लेन साइडको नानीहरू पढाइमा अलिकति अब हाम्रो हिल्सको नानीहरूभन्दा प्लेन्स साइडको नानीहरू अलिक पढ पढाइमा तेजै हुन्छ र उनीहरूसँग कम्पिटिसन चाहिँ गर्नु सक्नुपर्यो यहाँ त अब स्कुलबाट जति क्वालिफिकेसन जति एडुकेसन उनीहरूले दिनु सक्नुहुन्छ उहाँहरूले त राम्रै दिएको हुन्छ तर हामीले चाहिँ अब त्यही हो हाम्रो नानीहरूमा चाहिँ डिपेन्ड हुन्छ उनीहरूले चाहिँ अब आफूलाई वेल क्वालिफाइड अब पछि गएर म खुट्टामा उभिन्छु केही गर्नसक्छु भन्यो भने चाहिँ उनीहरूले कम्पिटिसनमा चाहिँ अब आफूले मन लाएर कम्पिटिसनमा चाहिँ खरा उत्रिनु पर्यो त्यसो गर्यो भने चाहिँ अभियसली म सोच्छु सबै नानीहरू नै सक्सेसफुल हुन्छ होला